हलो हजुर कालिम्पोङबाट बोल्नुभएको हो तपाईँकोबाट हिजो विशेष मैले एउटा ज्याकेट किनेको थिएँ साह्रै रड्डी क्वालिटीको आएछ हौ तपाईँले किन यस्तो पठाउनु भएको तपाईँलाई हामीले त पैसा त एउटा एकएक दिएको हो तपाईँले हामीलाई जत्ति माग्नुभएको हो त्यत्ति दिनुभएको हो त्यस्तो नगर्नुहोस् प्रोडक्टहरू राम्रो पठाउनुहोस् राम्रो सामान पठाउनुहोस् अन्त पो हामी पनि कस्टमरहरूले तपाईँलाई विश्वास गर्छ त अब यसरी त अरूबेला हामी कहाँ विश्वास गर्न सक्छौँ भोलिको दिनमा मेरो जग्गामा कोही अरू भएको भए तपाईँले नि यस्तो पठाउनुहुन्थ्यो तपाईँको आफन्तलाई पनि यस्तै सामानहरू दिनुहुन्थ्यो यस्तो नगर्नुहोस् राम्ररी पठाउनुहोस् राम्रो राम्रो क्वालिटीको पठाउनुहोस् तपाईँले हामीलाई पैसा त एक एक रुपियाँ लिनुभएको छ र यस्तो नगर्नुहोस् है आइन्दादेखि याद गर्नुहोस् नभए म तपाईँलाई यसको विषयमा नराम्रो प्रकारले तपाईँले हामीलाई गर्नुभयो भने म तपाईँको अफिसमा कम्प्लेन गरिदिनेछु हुन्छ नेक्स्ट टाइमदेखि याद गर्नुहोस् यसरी राम्रो राम्रो पठाउनुहोस् पठाउन चाहनुहुँदैन भने तपाईँले हाम्रो डिलिभरी क्यान्सल गरिदिनुहोस् हुन्छ